हेलो भाइ तपाईँले त कस्तो गाडी चाहिँ यो बुक गरिदिनु भयो मेरो त फ्लाइट छुट्यो मलाई त अब ढिलो भयो र म जानु सकिनँ र मेरो आउने गाडी भाडा चाहिँ अब म दिनु सक्दिनँ किनकि मैले त फ्लाइट छुटाएँ त्यसले गर्दाखेरि अब त्यो गाडी भाडा चाहिँ तपाईँले नै दिनुहोस्